र त्यो कुखुरालाई चाहिँ अब त्यस्तो बेसी बिमारहरू पनि लाग्दैन त्यसलाई चाहिँ साधारण रूपमै पाल्दा पनि हुन्छ त्यसलाई छोड्दा पनि हुन्छ त्यसलाई चाहिँ चारोहरू पनि अब साधारण आटाहरू मुछेर है डल्लो डल्लो बनाएर दिँदा पनि हुन्छ त्यहाँदेखि भातहरू दिँदा पनि हुन्छ र त्यसले आफैले चरेर त्यसलाई चाहिने हरियो घाँसपातहरू चाहिँ त्यो आफैले खान्छ र अर्को चाहिँ हुन्छ त्यसलाई चाहिँ हामी पोल्ट्री कुखरा भन्छौँ र त्यो चाहिँ बेसी मात्रमा बजारमा पनि चल्छ र त्यसको चाहिँ मासु अलिकति सस्तो पनि हुन्छ र लोकल कुखुराको चाहिँ अलिकति महँगो नै हुन्छ तेल्लाई चाहिँ हामीले एकदमै जतनको साथ पाल्नुपर्छ पोल्ट्रीलाई चाहिँ र एल्लाई चाहिँ खोर बनाएर हैन एल्लाई अब अँ तातो चिसो पनि एकदमै याद गर्नुपर्छ जाडो मैनाम एसको अँ खोरमा बिजुलीको बल्बहरू लगाएर बत्ती बालिदिनु पर्छ त्यसले तातो हुन्छ र यसको खोरहरू वरिपरिबाट ढाकिदिनुपर्छ पर्दाहरू बोराको पर्दाहरू बनाएर लगाइन्छ त्यसो गर्नाले चाहिँ यसलाई तातो हुन्छ र गरम महिनामा चाहिँ यसलाई वरिपरि पर्दा नलगाइ अलिकति हावादार खोरमा राख्दाखेरि पनि हुन्छ र यसलाई चाहिँ अब चल्ला यसको किनेर ल्याउनु पर्छ होइन र चल्ला किनेर ल्याइसकेपछि यसको खोर चाहिँ पहिला मज्जाले सफा गर्नु पऱ्यो र सफा गरेपछि यसलाई यसको खोरलाई चुना हुन्छ जुन चाहिँ हामी घरहरूमा लगाउँछौँ त्यो चुनालाई चाहिँ पानीमा फिटेर एकपल्ट स्प्रे गर्नुपर्छ त्यसो गर्दाखेरि चाहिँ त्योभित्र भएको खोरभित्र भएको किराहरू त्यस्तोहरू मर्छ होइन त्यहाँदेखि चल्ला ल्याएर हालिसकेपछि सुरुमा चाहिँ स्टार्टर भन्ने एउटा चारो पाउँछ यसलाई चाहिँ चारो पनि किनेर खुवाउनु पर्छ र स्टार्टर भन्ने चारो ल्याएर किनेर ल्याएपछि चाहिँ यसलाई दिन थाल्नुपर्छ र यसलाई बिच बिचमा भिटामिनहरू पनि दिनुपर्छ सानो भइञ्जेल त्यहाँदेखि जब यो आधा केजीभन्दा माथि हुन थाल्छ यसको वजन त्यहाँदेखि चाहिँ यसलाई फिनिसर भन्ने एउटा चारो पाउँछ त्यो किनेर ल्याएर दिनुपर्छ यसलाई चाहिँ चारो खाने यसको बट्टाहरू पनि अलग्गै तरिकाको हुन्छ त्यसमा दिनुपर्छ यसलाई चाहिँ बाहिर छोड्नु हुँदैन यसलाई चाहिँ बेसी उफ्रिनु कुद्नु दिनुहुँदैन यसलाई चाहिँ एकदमै खोरमै राखेर दाना पानी त्नियहीँ त्यहीँनिर दिएर चाहिँ यसलाई चाहिँ बलियो बनाइन्छ र अब त्यस्तो भएर भइसकेपछि घरमै किन्ने मान्छेहरू आउँछ किन्ने मान्छे आएर वजन गरेर यसलाई लिएर जान्छ र बजारमा यो चाहिँ अब पोल्ट्रीको चाहिँ एकदमै बेसी डिमान्ड पनि छ र चल्छ पनि र योबाट अब लगभग नाफामै हुन्छ पाल्ने मान्छे चाहिँ